सुन्ताला बाँच्नु साह्रो पर्छ र गर्मीमा चाहिँ हामीले गरम हुँदाखेरि चाहिँ यसलाई चाहिँ घरिघरि पानी हाल्छ जाडो महिनामा चाहिँ ठन्डा चिसो टुसारोले भेट्छ भनेर चाहिँ माथिबाट एउटा छाना लाएर चाहिँ बोराहरू ओढाएर छेक्ने गर्छ